हो त तपाईँलाई सब्जीहरू चाहिएको थियो ए अहिले त अँ हालैमा मेरोमा चाहिँ गाजर छ अनि बिटरुट छ हो अनि अँ सिम्ला मिर्च छ अन्त अहिले बस्तीबाट के भन्छ त्यो मुन्टा सागहरू अहिले नयाँ सब्जीहरू अहिलेको सिजनको सब्जीहरू सागहरू आएको छ अनि टमाटर पनि अहिले बस्तीको टमाटरहरू आएको छ हो अन्त चाहिँ के भन्छ मुन्टाहरू चाहिँ अँ अलिक सकििँदैछ अन्त छन चाहिँ छ अँ चार पाँच मुठाहरू जस्तो छ तर अब तपाईँलाई कहिले चाहिएको हो ए ए हुन्छ हुन्छ अहिले मुन्टा चाहिँ हाम्रो तिस रुपियाँ मुठा गरेर अँ बेच्दैछ अन्त चाहिँ साग चाहिँ अहिले नयाँनयाँ भएको कारणले चाहिँ पचास रुपियाँ मुठा गरेर बेच्दैछ अन्त अन्त तपाईँलाई चाहिँ कति जस्तो चाहिएको पचासजना जतिलाई ए पचासजनालाई भनेपछि त अँ त्यस्तै अँ अँ दस पच्चिस होइन पन्ध्र मुठाहरू जस्तोले हुन्छ होला हजुर ए हजुर हो नि हाम्रोमा त एकदमै फ्रेस अब आज बिहान ल्याएको हुन्छ हो अन्त अब एक दुई दिनहरूमा सकिइजान्छ हो अनि त्यस्तो उब्रिँदैन पनि अब मान्छेहरूले एकदमै अँ राम्रो चल्दैछ भनौ अब हाम्रो उयो हाम्रो यहाँ चाहिँ अहिले चाहिँ जे मान्छेहरूले अब जे पनि फ्रेसै त खोज्छ होइन त्यही भएर चाहिँ अन्त चाहिँ एकदमै के पो अहिले पुरा चल्दैछ मान्छेहरूले पनि लान्छ हो अन्त चाहिँ अन्त तपाईँले तपाईँलाई भनेपछि कति पन्ध्र मुठा अँ साग राखिदिँदा हुन्छ ए हुन्छ हुन्छ म प तपाईँलाई ए टमाटर कति केजी होला ए हुन्छ हुन्छ पाँच केजी हजुर हजुर छ क्याप्सिकम छ तपाईँको अँ बिटरुट छ तपाईँलाई अँ चाउमिनहरू के के सब्जीहरू अरूको लागि अन्त के भन्छ अरू चाहिँ अँ गाजर पनि छ तपाईँको ए हुन्छ हुन्छ म तपाईँलाई प्याक गरेर अँ तपाईँ कहिले लिन आउनुहुन्छ कि मान्छे पठाउनुहुन्छ ए हुन्छ हुन्छ हजुर हजुर म तपाईँलाई अँ कल गर्छु नि तपाईँलाई उयो गर्दाखेरि अँ के पो पठाउनुहोस् न ल द ए के पो गाडी पठाउनु कि म यहाँ सबै रेडी गरेर राखिदिन्छु हो अन्त चाहिँ तपाईँ पठाएपछि म तपाईँलाई अँ कल गरेर एकपल्ट कन्फर्म गरेर तपाईँलाई पठाउँछु नि है हुन्छ तपाईँ म बिल पनि तपाईँलाई पठाइदिन्छु कि तपाईँले मलाई अँ पेटिएमहरू गरेर अँ पठाउँदा नि हुन्छ नि पैसा ए हजुर हजुर हजुर अँ दुई तिन दुईवटै तपाईँले क्यास पनि पठाउनु सक्नुहुन्छ नभए गुगल पे पेटिएम अनलाइन पनि गर्नु सक्नुहुन्छ नि ल हुन्छ तपाईँको अँ हजुर हजुर हजुर हजुर फुलकोपी चाहिँ तपाईँको अहिले चाहिँ अँ मैले चाहिँ त्यो उयो चाहिँ छैन हाम्रोमा चाहिँ प्रिजर्भ गरेर राखेको चाहिँ छ हो अन्त अन्त पाउनु चाहिँ हुन्छ पाउनु सक्नुहुन्छ ए हुन्छ हुन्छ त्यो चाहिँ कति केजी अँ राखिदिनु होला अँ दस केजी हजुर पुग्छ पुग्छ ए अच्छा अच्छा ए हुन्छ हुन्छ म फुलकोपी पनि राखिदिन्छु नि ल अरू केही थियो कि अरू अरू सामानहरू अँ तपाईँले अँ मसरुमहरू पनि पाउनु सक्नुहुन्छ नि च्याउहरू मेरोमा अँ एउटा के पो त्यो फुलपत्ते च्याउ छ अरू बट्टम पनि छ अनि अर्को चाहिँ त्यो के भन्छ सुकाएको हुन्छ नि त्यस्तो खाले पनि छ हजुर हजुर हजुर हुन्छ हुन्छ कुन चाहिँ वाला राखिदिनु होला ए हुन्छ हुन्छ भनेपछि तपाईँलाई अँ पाँचवटा बट्टम मसरुम अनि पाँचवटा अँ के भन्छ पत्ते मसरुम राखिदिन्छु नि ल हुन्छ होला त्यतिले ए हवस् हुन्छ हुन्छ हुन्छ धन्यवाद तपाईँले हामीलाई यसरी तपाईँले सुनेकै भरमा कन्ट्याक्ट गरेर हामीलाई अँ के पो अर्डर दिनुभएकोमा अन्त म सबै प्याक गरेर राखिदिन्छु नि ल हुन्छ हुन्छ हुन्छ धन्यवाद